मेरो इलाका नजिकै एक प्रख्यात सिलगढी कलेज छ जहाँ मेरो परिवारबाट मेरो भतिज अनिष सुब्बा पढ्दैछ जो सोसियोलजी विषय लिएर आफ्नो शिक्षा प्राप्त गर्दैछ